मलाई मनपर्ने पुस्तकको नाम मुना मदन हो यसको कथाको बारेमा भन्नुपर्दा मुना मदन लक्ष्मीप्रसाद देवकोटाले नेपाली भाषामा लेखेका एक छोटो महाकाव्य हो यसमा मुना र मदन भन्ने एकजना जोडीको कथा सुनाइएको छ मदन धन कमाउन ल्हासा जान्छ मुना उसलाई पछि पछि हुने होइन भनेर रोइरहन्छ मदन यसमा फर्किन सक्दैन पछाडि आउँदा बिरामी परेर मरिसकेको सम्झिन्छ तर उसलाई महानुभवले बचाउनु हुन्छ एक महानुभवले बचाउनु हुन्छ मदन काठमाडौँ पुग्दा पत्नी र आमा मरिसकेको हुन्छन् मदन पनि शोकमा मरिसकेको हुन् यस यसबाट अब मैले के सिकेँ भन्नुपर्दा मुनामदनमा अनेक नैतिक मूल्यहरू देखा पर्छ मुना र मदनको प्रेम त्याग विश्वास र विश्राम रहेको छ मुना मदनको जिन्दगीमा आउने कष्ट दुःख र मृत्युले पनि उसको प्रेमलाई कमजोर बनाउने बनाउन सक्दैन मुनाले पनि मदनको प्रतीक्षामा आफ्नो जिन्दगी बिताउँछु भन्छ मदनलाई भोटेले बचाउने कुराले पनि हामीलाई मानिस ठुलो दिलले हुनुपर्छ जातले हुँदैन भन्ने सन्देश सबसे ठुलो छ यसमा मुना मदनको अन्तिम शिक्षा हो यो कि धनलाई छोडेर माया र मानिसहरूलाई माया गर्नुपर्छ